मैले जानेको अन्य भाषाहरूसँग मेरो नेपाली भाषाको तुलना गर्दाखेरि चाहिँ जस्तै हिन्दीसँग तुलना गर्दाखेरि चाहिँ सामान्यता धेरै पाइन्छ किनभने एउटै लिपिमा लेखिएको छ देवनागरी लिपिमा अनि वर्णहरू पनि एकै प्रकारका छन् अनि धेरै शब्द शब्दवालीहरू उसका लाइक त्यसको त्यो एकदम सब शब्द अर्थहरू है सबै कुरा नै एक एक प्रकारको एक प्रकारले मिलेको हुन्छ एक सिमिलर हुन्छ भन्नु खोजेको चाहिँ अनि त्यही हो अन्तर अन्तरता भन्दा पनि म सामन्यता बेसी देख्छु त्यही भएर मलाई हिन्दी स बोल्नु लेख्नु पढ्नु सजिलो लाग्छ किनभने मेरो मातृभाषा नेपाली हो र मैले यसमा एज अ सेकेन्ड ल्याङ्ग्वेज पनि मैले पढेको छु र बोल्न सक्छु लेख्न सक्छु त्यही भएर नेपाली हिन्दी पनि मलाई इजी लाग्छ